भाइ के हो तिमी त अन्त काममा पनि आउँदैनौ हेलो ए अन्त फोनहरू गर्नुपर्छ होइन भने कि त अरू फेमिली मेम्बरलाई पठाउनु यहाँ कस्तो लथालिङ्गै भएको छ गरमको महिना छ तिमीलाई पनि थाहा छ त अन्त गार्डनहरूमा फुलहरू सुकेर कस्तो बिजोग भइरहेको छ कसैलाई पठाइदिनु सक्थ्यौ त तिम्रो बदलीमा तिम्रो रिप्लेसमा इन्फर्म गर्नुपर्छ नि ए अन्त र पनि त इन्फर्म त गर्नु सक्थ्यौ नि कसैलाई खबर पठाउनु सक्थ्यौ कम्प्लिट गर्छु भनेर हुँदैन नि यस्तो महँगो महँगो फुलहरू किनेर ल्याएको मैले सबै मरिसकिसक्यो यस्तो घामले गर्दा अब म अब म तिम्रो सेलेरी अब त्यो तिम्रो सेलेरीबाट काट्छु म फुलको दामहरू सबै ल के को कम्ती के को सबैले त्यति नै काम गर्छ तिमीले त तिमीलाई त अझै मैले ज्यादा पो दिएको छु अझै तिमीलाई दु ख बिमार हुँदाखेरि म खर्चहरू दिन्छु त्यो चाहिँ बिर्सेको

अब तिमी राम्रो ठिक भएर आऊ न त्यहाँदेखि त्यो सेलेरीको विषयमा ति बादमा बात गरौँ हो अहिले फुलको कुरा गरौँ न पहिला चाहिँ ए ए

ल ल ल पठाई चाहिँ देऊ न अन्त मेरो त काम चल्नुसँग मतलब छ नि अब काम चाहिँ हुनुपऱ्यो नि मेरो त यहाँनिर होइन अँ थाहा त छ नि तर पनि काम त रोकिनु भएन नि पैसा दिएपछि त होइन महिनामा थपक थपक सेलेरी दिएपछि त काम त रोकिनु भएन नि त मेरो यहाँ ल ल

ए ए अँ ल ल रेस्ट गर राम्रोसँग ठिक भएर आऊ तर तिम्रो भाइलाई चाहिँ पठाऊ भोलि ल